हाम्रो गाउँमा वजन बढाउन खोज्ने व्यक्तिहरूको निम्ति दुध दही घिउ मही खाएर आराम लिएपछि केही मात्रामा वजन बढ्ने प्रक्रिया हाम्रो गाउँघरमा रहेको छ